हामीलाई थाहा भएको सरकारी योजनाहरू के के छन् भनेदेखि चाहिँ एउटा भयो जन धन योजना भयो अटल पेन्सन योजना भयो खाद्य साथी भयो अन्त स्वास्थ्य साथी भयो अब स्वास्थ्य साथीमा चाहिँ जस्तो अब हस्पिटलमा गएर हामीले ट्रिटमेन्टहरू गर्नु पर्दाखेरि त्यसमा अब बेडको दबाईहरूको चार्ज लाग्दैन खालि के अरे डक्टरको मात्रै लाग्छ अनि कन्याश्रीमा चाहिँ पोस्ट अफिसमा गएर कन्याश्री योजना खोल्यो भने चाहिँ सानो सानो नानीहरूलाई छोरीहरूलाई छोरीहरूको लागि चाहिँ धेरै नै हामीले लाभ उठाउनु सकिन्छ